पश्चिम बङ्गालका प्रमुख चलचित्र थिएटर वा मल्टिप्लेक्सहरू यहाँनिर धेरै छ त्यहाँ चाहिँ अब नयाँ नयाँ चलचित्रहरूदेखि नयाँ नयाँ राम्रो राम्रो चलचित्रहरू देखाइन्छ देखाइन्छ यतैको अब टिकटको मूल्य चाहिँ अब कसै बेसी छ कसै कम्ती छ त्यस्तै खालको अब हेरी हेरी छ त्यहाँभित्र धेरै कुराको सुविधा पनि छ अब खानेकुराहरूको कुराहरूको पनि सुविधै छ सबै कुरो भित्रै पाइन्छ त्यसरी नै चलचित्र थिएटरहरूमा चाहिँ विशा विशाल आ सिनेमा हल सिलगुढीमा छ आइनोक्स छ ओपन एयर हाट थिएटर दार्जिलिङमा छ त्यसरी नै अरू धेरै थिएटरहरू छ